भारतमा प्रसिद्ध नृत्यहरू त धेरै छन् तर अब मलाई चाहिँ त्यस्तो नृत्यहरूको बारेमा चाहिँ त्यस्तो जानकारी चाहिँ छैन तर मैले प्रसिद्ध अब चिनेको जानेको चाहिँ माधुरी दीक्षित हो अन्त अरू पनि छन् आकाश खड्काहरू पनि छन् नाच्नको लागि माधुरी दीक्षित चाहिँ क्लासिकलको हो अन्त यस्तै डान्स गर्नेहरू अब नेपालीमा त धेरै छन् त अब त्यस्तो मलाई जानकारी चाहिँ छैन अब